गायनको श्वास नियन्त्रणमा हामीले के अब हामीले नराम्रो कुरो खानु हुँदैन हो यसमा अब हामीले आफ्नो नराम्रो जस्तो अब जस्तै अब रक्सी रम या कुनै खैनीहरू पदार्थ हामीले त्यस्तो अब लिनु हुँदैन र हो यसले हामीलाई धेरै फेरी असर त बनाउँछ हो र यसैले यो कुरोहरू हामीले नखाएकै राम्रो र आफ्नो गायन क्षेत्रमा र आफ्नो गायन क्षेत्रमा यस्तो कुरोहरू नखानु नै राम्रो र आफ्नो आफ्नो पनि केही फइदा हुँदैन हो यसले आफ्नो शरीर पनि या आफ्नो गायन पनि अब बिगार्दै जान्छ र यो कुरोहरू अब नखायो भने चाहिँ राम्रो हो र यसमा सुधार गर्न चाहिँ हामी यसरी नै गर्न सक्छ अब त्यही आफ्नो राम्रोको लागि